अब हाम्रो दार्जिलिङ डिस्ट्रिकमा चाहिँ अब अनइम्प्लोयमेन्टको कुरा गर्नुपर्दा चाहिँ अनइम्प्लोयमेन्ट इज एभ्रिवेएर है अनि हाम्रो दार्जिलिङमा चाहिँ अनइम्प्लोइमेन्ट चाहिँ बेसी भएको जस्तो लाग्छ मलाई चाहिँ किनभने अब कत्ति कत्ति मान्छे ग्र्याज्युट भएर पनि हामी चाहिँ अब मलहरूमा काम गरी गरिरहेको देख्न सकिन्छ किनभने त्यो चाहिँ अब गभर्मेनले हामीलाई चाहिँ अब बेसी फेसिलिटिस नदिएर हो नि त अब बेसी अब कामहरू नपाएर हो नि त अब हार्ड वर्क गरेर पनि अब इकजाम्सहरू बस्दा पनि अब कति अब गबर्मेन्ट जबहरू चाहिँ क्र्याक नभएको चाहिँ धेरै देख्न सकिन्छ किनभने अब प्रायः दार्जिलिङको मान्छेलाई चाहिँ त्यस्तो प्रिफर गर्छ जस्तो लाग्दैन मलाई चाहिँ गभर्मेन्टले अनि रोजगारीको कुरा गर्नुपर्दा चाहिँ कृषक भन्दा चाहिँ हाम्रो चाहिँ फार्मिङमा चाहिँ अब त्यही हो अरू अब त्यो सब्जीहरू भन्दा बेसी चाहिँ अब टीहरू चाहिँ बेसी छ हाम्रो एरियामा चाहिँ त्यो प्लानटेसन बेसी छ त्यो त्यही लेबरहरूको चाहिँ वेजेस एकदमै कम्ती छ महिनामा ए महिनामा तपाईँले फाइब थाउजनहरू गरेर पाउँछ होला तपाईँको डेली वेजेस टु हन्ड्रेड थर्टी टु मात्रै छ एउटा एउटा वेजेसको चाहिँ एउटा लेबरको चाहिँ वेज चाहिँ अब उएसमा चाहिँ

टी कमानमाचाहिँ अनि त्यसले गर्दा चाहिँ अब अब सबै अब त्यही टी त्यो टीको रोजगारीमा नै अब निर्भर हुन्छ सबै अब हाउसहोल्डहरू अब तपाईँको समाज भयो है समाजमा अब गाउँ ठाउँमा त अब मरौ बिहा परेको छ पैसाहरू लेखाउनै पर्छ सकाउनै पर्छ अनि स्कुलको नानीहरूको स्कुल फिजहरू सबै त्यही अब वेजमा नै सबै रेलाइ हुनुपर्छ अनि एउटा कमानको काम अब दुइटा तिनटा छ भने पो अलिकति भए पनि हेल्प हुन्छ तर एउटा कमानको कामले चाहिँ त्यहीमाथि वेज एकदमै कम्ती छ त्यसले गर्दा चाहिँ अब पुरा प्रोब्लोम्याटिक अब फेजहरू चाहिँ अबदेखि देख्न सक्छौँ हामी अब दार्जिलिङमा चाहिँ अलिक अब वेजहरू बढाइदियो भने चाहिँ अलिकति के कसो फेरि अब गर्मेन्ट सेक्टरहरूमा चाहिँ अब मान्छेले किन बेसी प्रिफर गर्छ भन्दा चाहिँ अब गर्मेन्ट जब चाहिँ ले चाहिँ तपाईँको फ्यूचर सेक्युर हुन्छ है अब लेस वर्कमा नै अब बेसी पैसा अब आउने हुन्छ अनि प्रायः चाहिँ हाम्रो दार्जिलिङमा चाहिँ अब अनइम्प्लोइमेन्ट बेसी भएर चाहिँ अब पढेको मान्छेहरू पनि अब लुगा दोकानहरूमा काम गरेको भेट्न सक्नुहुन्छ तपाईँले हो अनि आफ्नो आफ्नो सान सानो दोकानहरू खोलेर आफै बसेको तपाईँले देख्नुसक्नुहुन्छ